दार्जिलिङ जिल्लामा मुख्य मुख्य यातायात विकल्पहरू धेरै छन् जस्तै सडक रेलवे एयरपोर्ट सार्वजनिक ट्रान्जिटहरू छन् तर यसको भाडा धेरै हुन्छन् पैसा खर्च गर्न धेरै हुन्छन् कमानका मानिसहरूको लागि हिँड्डुल गर्ने विकल्पहरू मेरो दृश्यमा त्यस्तो सस्तो पनि छैनन् र त्यस्तो मगँहो पनि छैनन् जस्तै पोख्रेबुङदेखि दार्जिलिङ जाँदा बसको भाडा सत्तर रुपियाँ र गाडीमा एक सौ रुपियाँ पर्दछ मेरो दृश्यमा कमानका व्यक्तिहरूको लागि यातायात सुविधाहरू अलिक महँगो पर्छ लोकल गाडी जस्तै भाडा गाडी हरू पनि पाइन्छ तर त्यसको त्यस्तो गाडीहरूको एउटै इस्पेसिफिक टाइम हुन्छ जसले गर्दा कोही बेला प्राइभेट कार रिजर्ब गरेर गर्ने अवस्था हुन्छ हाम्रो ठाउँमा यातायात विकल्पहरू त धेरै आइसकेका छन् तर धेरै महँगो छन् कमानको मानिसहरूले को लागि धेरै महँगो पर्दछ